मलाई मनपर्ने मौसम भनेको त विशेष गरेर अब है रेनी हो बर्खा बर्खामा पानी पर्छ होइन अँ काम गर्न त अलिकति असुविधा नै हुन्छ तर यो समय चाहिँ अलिकति गरम पनि हुन्छ अलिकति ठन्डा पनि हुन्छ है हामी त अब यो डुवर्स तिर बस्ने मान्छे होइन डुवर्समा त त्यसै पनि गरम त हुन्छ तर यहाँनिर चाहिँ प्रायःजस्तो बर्खाको समयमा चाहिँ पानी परेकोले गर्दा अलिकति शीतल भने चाहिँ हामीलाई लाग्छ अब हिउँदमा त पानी नपरेपछि जत्ता पायो त्यता हेर्दाखेरि त रातै रातो हुन्छ झारहरू पनि मरिरहेको तर यो बर्खाको समयमा चाहिँ हरियो है हरियो त हामीले देख्न पाउँछौँ नि है अब यहाँ यो हाम्रो डुवर्समा त अब पाहाड जस्तो इला इलाका हुँदैन डुवर्समा त कस्तो हुन्छ भन्दा त अब एकदम प्लेन हुन्छ होइन यहाँनिर पनि त अब धेरै मान्छेहरू अँ एउटा होइन गाईबस्तुहरू पालेर बसेको हुन्छन् उनीहरूको त्यो गाईबस्तुहरूले जुन जमिनमा जे उम्रिन्छ त्यही त खान्छ यहाँनिर त पाहाडमा जस्तो जङ्गल त्यस्तो घना जङ्गल हुँदैन त्यसले गर्दाखेरि यहाँनिर जति पनि अब जमिनमा उम् उम्रिएको झारपातहरू हुन्छ त्यो खाएर चाहिँ यहाँको मान्छेले अलिकति है गाईबस्तु पाल्छ आफ्नो आ अर्थनैतिक उयो सुधारको निम्ति अर्को कुरा भन्नुपर्दा चाहिँ बर्खा चाहिँ मलाई किन मनपर्छ भन्दा चाहिँ यो बेला चाहिँ एकदम मौसम नै एकदम रमाइलो हुन्छ है हरियो परियो फुलहरू पनि फुलिरहेको हुन्छ अँ वसन्त ऋतुमा फुल्छ तर त्यो बर्खामा पनि फुलहरू फुल्छ होइन हामीले प्रायःजस्तो फुलहरू रोप्दाखेरि पानी हाल्नुपर्दैन साथ साथै म त मौरी पनि पाल्ने गर्छु है यहाँ त्यसले गर्दाखेरि बर्खाको मौ मह चाहिँ है मौरीको चाकाबाट निकालेको मह चाहिँ एकदम अलिक पात्ला हुन्छ त्यो चाहिँ हतपत बिग्रिँदैन चार वर्ष पाँच वर्ष राख्दा पनि बिग्रिँदैन हिउँदमा चाहिँ है हिउँदकोमा हिउँदको बेला चाहिँ महहरू अलिकति बाक्लो निस्किन्छ त्यसले गर्दा चिनीहरू पनि जामिने गिलो गर्दाखेरि मलाई चाहिँ त्यसले गर्दाखेरि चाहिँ विशेष गरेर बर्खा चाहिँ मनपर्छ